नमस्ते म कालिम्पोङ डक्टर ग्राम्स होम्सबाट बोल्दैछु अनि मलाई तपाईँको रेस्ट्रुरेन्टमा पाँचवटा टेबल बुक गर्नुको लागि चाहिएको छ अनि तपाईँहरूको डिनरमा के के हुन्छ मलाई अलिकति बताइदिनु सक्नुहुन्छ मेरो छोरीको बर्थडे भएको कारणले गर्दा म मेरो नानीलाई अनि परिवारलाई अनि केही ट्रिट दिन चाहन्छु त्यो कारणले गर्दा मेरो छोरीको मनपर्ने खानेकुराहरूमा चाहिँ कोरियन फुड्सहरू छ अनि कोरियन फुड्सको त्यो मलाई नामहरू साथै त्यसको रेटहरू अनि त्यो एभाइलेबल छ कि छैन त्यो पनि मलाई बताइ दिनुहोस् अनि तपाईँहरूको त्यहाँनिर चाहिँ जुन चाहिँ समयमा चाहिँ हामीले कस्तो प्रकारले चाहिँ ल्याउनुपर्छ त्यो पनि तपाईँहरूले बताइ दिनुहोस् अनि त्यसमा जस्तै समय कति समयदेखि सुरु भएर कति समयसम्म हामीले कम्प्लिट गर्नु सकिन्छ त्यो डिनरको हामीलाई त्यो लास्ट पनि बताइ दिनुहोस् अनि त्यसमा जुन चाहिँ हामीलाई चाहिने जस्तै त्यहाँनिर कतिको हल्ला गर्न सकिन्छ कि सकिँदैन डान्सहरू नानीहरूले गर्नु सकिन्छ कि सकिँदैन अनि नानीहरूले आफैले गितहरू गाउन सकिन्छ कि सकिँदैन अनि त्यो सबैको फेसिलिटीहरू छ कि छैन त्यो पनि तपाईँहरूले बताइ दिनुभयो भने हामीलाई राम्रो हुन्छ साथ साथै हामीसँग हाम्रो वृद्ध आमाबुवा भएको खण्डमा उहाँहरूको लागि पनि कुनै सुबिस्ता तपाईँहरूको रेस्ट्रुरेन्टमा छ या छैन त्यो पनि तपाईँहरूले हामीलाई बताइदिनु सक्नुहुन्छ अनि साथ साथै हामी अब यो बेलुकी भएको कारणले गर्दाखेरि हामी गाडी लिएर आउनुपर्छ त्यस कारणले गर्दाखेरि त्यसमा गाडीको तपाईँहरूको रेस्ट्रुरेन्टमा गाडी राख्ने पार्किङको व्यवस्था पनि छ कि छैन त्यो बताइ दिनुभने अझै उत्तम हुनेवाला छ अनि अर्को हामीलाई चाहिएको तपाईँहरूको यस बाहेक हामीले जति पनि मेन्यूहरू बताएको हुन्छौँ खानेकुराको अर्डरहरू हामी दिन्छौँ त्यस बाहेक हामीलाई कुनै एउटा फ्री या त बोनस भनौँ है तपाईँहरूले कुनै हामीलाई दिनुहुन्छ भने त्यसको पनि जानकारी तपाईँहरूले हामीलाई दिनु भयो भने अझै उत्तम हुनेवाला छ अनि साथ साथै यो जतिवटा टेबलहरू हामी बुक गर्छौँ त्यसभन्दा केहि माथि या तल अब त्यसमा बेसी पनि हुनुसक्छ या त कम्ती पनि हुनुसक्छ त्यसमा भयो भने तपाईँहरूबाट कम्ती भयो भने त्यसमा रिडक्सन अथवा बेसी भयो भने त्यसमा कति पर्सेन्टले बेसी तपाईँहरूले गर्नुहुन्छ त्यो पनि बताइ दिनुभयो भने हामीलाई अझै हामी त्यही अनुसारले प्रिपेयर गर्न सक्छौँ अनि तपाईँहरूको अझै पनि यो बाहेक पनि अब हामीले कुनै छुट्टिएको छ है तपाईँहरूले कुनै सुविधाहरू दिन चाहनुहुन्छ भने त्यो पनि हामीलाई सूचित गर्नु भयो भने त्यो हामीलाई सजिलो भएर जानेवाला छ